ए हजुर सर गुड मर्निङ है सर ए सुन्नु न सर त्यो हाम्रो चाहिँ अलिकति स्कुलको त्यो क्लासहरू विषयमा बात मार्नु थियो है जति त्यो क्लासहरू छ नि अनि अब तपाईँहरूले यसो तपाईँले त्यो क्लासहरू पनि अलिकति याद गरिदिनु होस् है अन्त कतिवटा विषयहरू लिएर नानीहरूलाई यसो ज्ञानहरू दिनुहोस् र कतिवटा पिरियडहरू भएको छैन भनेर सुन्दैछु मैले हो अन्त त्यो पिरियडहरू पनि अब तपाईँ हजुर हुँदैछ है होइन त्यही त म अहिले अलिकति प्रेजेन्ट हुनुसकेको छैन स्कुलमा हो त्यसले गर्दाखेरि चाहिँ अब तपाईँलाई चाहिँ अन्त त्यही त तपाईँलाई अलिकति गाइडको लागि चाहिँ फोन गरेको थिएँ र स्कुलमा क्लासहरू चाहिँ केही कसो कसो कुन कुन पिरियड कति बेला हुँदैछ है र कतिवटाको चाहिँ नानीहरूले भन्दै थियो आएर अफिसमा कि अन्त अलिकति क्लास भएको थिएन सर भनेर नि राम्रो हुँदैछ है अन्त त्यही त तपाईँकोबाट के छ कुन सब्जेक्ट के छ कसो छ यसो भन्नुहोस् त मलाई ए नेपालीहरू ठिकै हुँदैछ नि हवस् त्यहाँ त्यही त इङ्गलिस मिस चाहिँ अलिकति एब्सेन्ट बस्यो भन्दै थियो अस्ति उहाँको क्लासहरू कस्तो त्यो एकजना नानी हजुर हजुर त्यही त नानी आएर भन्दै थियो हाम्रोमा इङ्गलिस क्लास राम्रो भएको छैन अन्त पढाउनुभएको छैन के भन्दै थियो हो नानीले नि ए हजुर छैन नि अरू के छ त्यो लास्टको त्यो गेम्स पिरियडहरू के कस्तो छ यसो भन्नुहोस् न मलाई केही चलिरहेको छ नि हजुर ए नानीहरूले नि त्यही क्लास फाइभको नानीहरूले अलिकति त्यहाँ हामीले गेम्स पिरियडमा चाहिँ हामीले गेम्स खेल्नु पाइन्न अनि हामी छुट्टी दिनुभएन गेम्स पिरियडमा पढ्नु भन्नुभयो भनेर एकजना नानीले आएर ए सिलेबस कम्प्लिट भएन है के के सब्जेक्टको सिलेबस कम्प्लिट भएको छैन सर कुन चाहिँ सब्जेक्टको चाहिँ नि कुन चाहिँ सब्जेक्टको सिलेबस कभर्ड भएको छैन त्यही अलिकति जानकारी हजुर हजुर भनेपछि त्यही त भोलि अलिकति मिसलाई भनिदिनु होस् न अफिसमा जानु अरे भनेर हो अलिक त्यो चाहिँ किन भन्दा अब एब्सेन्ट बसे भने त्यस्तै हुन्छ क्लास मिस गऱ्यो भने नानीहरूले क्लास राम्रोसँगले हुँदैन हो अन्त त्यही उनीहरूलाई गेम्स खेल्ने टाइममा हुन्छ हवस् त त्यति अहिलेलाई